हेलो सुन्नु होस् न त म ड्राइभर हो कि उयो हाम्रो त के गर्नु बाटो राम्रो छैन तपाईँहरू घुम्नु आउनु हुन्छ होला हजुर हजुर पुरा बिग्रेको छ नि राम्रो छैन बाटो होइन हुनु त हुन्छ कि तर निकै टोडो पर्छ नि त हामीलाई पनि हो अब त्यही भएर पनि हामीलाई पनि अब कुदाउनु अलिक निकै साह्रो पर्छ कस्तो फेरि कस्तो रोड छ कि तपाईँहरू त आउनु भएको छैन होला फेरि तपाईँलाई आउनु निकै साह्रो पर्छ नि त

त्यही भएर हो तपाईँहरू त थुप्रो अब मतलब तपाईँ त सब प्रायः जस्तो उयोहरू आउनु आँटेको होला हो साथीहरू पनि ए हजुर हजुर भन्नु छैन नि हो तिमीहरूको छ कि छन् नि त छन् नि त छ तर अब खोइ अर्को बाटोमा पनि त्यस्तो हुन्छ नि त्यहाँ त झन् अब पानी पर्यो भने अब पुरा उयो के पो भन्छ पहिरोहरू जाने डर हुन्छ कि अब त्यही कारणले गर्दाखेरि चाहिँ नि बाटोहरू हजुर बाटोहरू बनाउँछ हो अन्त फेरि त्यस्तो भइहाल्छ बिग्री नै हाल्छ हजुर हजुर तपाईँहरू चाहिँ खास घुम्नु चाहिँ कहाँ जानु आँट्नु भएको हो ए हजुर दार्जिलिङ आउनु भएको कि दार्जिलिङ त तपाईँहरू उयो गर्नु भएको भए त म सब ठाउँ तपाईँलाई देखाइ पनि दिने थिएँ कि बाटो राम्रो छैन हो फेरि त्यो बाटोले गर्दाखेरि गाडीमा पनि उयो असर पर्छ हो त्यही भएर पनि हजुर हजुर हजुर यस्तो हो कि अहिले रेनी सिजनमा चाहिँ नआउनु होस् कि अलिक पछि म तपाईँहरूलाई भन्छु मेरो यो नम्बर सेभ गरिराख्नु होस् हो अनि पछिदेखि चाहिँ म भन्छु तपाईँलाई अलिक बाटोहरू राम्रो बनाइसके पछि त्यति बेला आउनु होस् न हजुर हुन्छ हुन्छ